मलाई पाहाडी इलाका मन पर्छ आफ्नो पदयात्रा गर्नु किनकि जङ्गल र तपाईँको समुद्र तटमा अब त्यस्तो हावा पानी भनौँ अब त्यस्तो मजाको हुँदैन जति कि पाहाडीमा हुन्छ त्यहाँको उकालो ओह्रालो भयो मजाको लाग्छ अनि मलाई मनपर्ने भनेको चाहिँ अब सनसेटै भन्छु नि पाहाडको किनकि अब त्यत्रो लामो हिडेर जान्छु म ट्रेकिङ गर्छु अप डाउन कि त माथि उकालो गए पनि त्यो सनसेट हेरेर फर्किँदाखेरि मलाई आनन्द लाग्छ एउटा जे कि म अब जाहिर गर्न सक्दिन म मेरो बोलीले गर्दा